खेलकुदले कसरी मानिहरूका लागि तनाउ राहत रमाइलो गर्न गर्न गर्छन् भने अब तपाईँहरूलाई यादै छ कि कमान बस्तीमा हेर्नोस् दसैँ तिहारमा खेलकुदको कम्पिटिसन हुन्छ फुटबल गेम हुन्छ भलिबल गेम हुन्छ र वरिपरिका मानिसहरू त्यस खेललाई हेर्नका लागि जम्काभेट हुन्छन् र यसरी जम्काभेट हुँदा मानिसहरूका मनोरञ्जन बढ्छन् मनोरञ्जन बढ्छन् भिडभाड बढ्छन् र मानिहरूलाई र एकदमै राम्रो हुन्छ तनाउ राहत हुन्छ कतिजना मान्छे टेन्सनले गर्दा बसिरहेका हुन्छन् र खेलकुद हेर्न जान्छन् र उ उसको तनाउदेखि राहत पाउँछन् र कति यै यै समयको लागि उसलाई एकदमै आनन्द लिन्छन् यसरी खेलकुदलाई मान् हामीले तनाउ राहत गर् तनाउ राहत गर्न पनि सक्छन् खेलकुदद्वारा